पदयात्रा यानी ट्रेकिङ है एकदमै राम्रो चिज हो जुन चाहिँले तपाईँको शरीरलाई कायममा राख्छ एकदमै मेनटेन गर्छ बडी फिट राख्छ जुन चाहिँ तपाईँको मेन्टल प्रेसर हुन्छ त्यसलाई पनि कम्ट्रोल गर्छ र यो गर्नु जरुरी हुनेछ किनकि यसले तपाईँको एकदमै शरीरलाई मेनटेन गर्छ र तपाईँलाई नयाँ दृश्य देखाउँछ जुन चाहिँले तपाईँलाई बोध गराउँछ एकदमै मन्त्र मुग्ध बनाउनेछ यो गर्नु जरुरी हुन्छ किनकि तपाईँ कोइ बेला स्ट्रेसमा हुँदाखेरि तपाईँको पदयात्राले तपाईँको जिन्दगी सफल गराउनेछ एकदमै मेन्टल स्ट्रेस लाई अहिले रिलिफ गर्ने छ एकदमै तपाईँको दिमागलाई ठण्डा गर्छ एकदमै हाम्रो यो नेचर जुन चाहिँ हाम्रो यो बन जङ्गल हरियाली छ त्यो देखेर हामीलाई एकदमै नयाँ उमङ्ग आभास आउँछ र मो चाहिँ यही भन्न चाहान्छु कि तपाईँहरू पनि बेला बेला पदयात्रा गर्नुहोस् जुन चाहिँलाई तपाईंहरूलाई एकदमै खुसी दिनेछ